अब गायन सुरु गर्नुको लागि चाहिँ अब प्रथम कुरो प्रेक्टिस गर्नुपर्यो होइन आफूले धेरै नै कोसिस गर्नुपर्छ बिहान बेलुका एउटा सुरमा त्यो एउटा अब गिटारहरू बजाएर सारेगम भन्दै अब गाउनुपर्छ र आफ्नो छेउछाउमा कोही गायकहरू छ उनीहरूलाई कसरी गाउनुपर्छ के गाउनुपर्छ भन्ने सजेस्टहरू लिनुपर्छ है गायनको लागि चाहिँ एकदमै अब सारेगम चाहिँ एकदमै बिहान बेलुका पुरा आफूले अब प्रेक्टिस गरिरहनुपर्छ